हेलो ए नमस्कार भाइ म त खोइ हौ इ बसिराखेको छु हौ घरमै छु यता उता गर्दै ए अँ अँ भाइ कहाँबाट बोलेकौ ए अच्छा सब्जीहरू त छनु त छ अहिले अलिअलि सब्जीहरूमा त्यही अहिले त कोपी आलु छ मटरहरू छ केजीमा चाहिँ अब अहिले बन्द कोपीहरू त्यस्तै पच्चिस रुपियाँ बिस रुपियाँ गरेर दिँदैछु अब अलिकति बरबरै आलिकिति वैटमै लग्यो भने त अब ठिकै आलि मिलाएर पनि दिँदैछु ए अच्छो लो लोग्यो भने भाइले चाहिँ कति जस्तो लान त हौ ए अँ अँ अँ पुग्छ होला त्यति त पुग्नु त सिमीहरू छ भाइ सिमीहरू छ

ए अच्छा तुने बडीहरू पनि छ अलिअलि छनु चाहिँ खोइ भाइ यो पाली त आलिकिति तुने बडीहरू पनि राम्रो भएन हौ समयमा पानि राम्रो आइदिएन अँ ए भाइले चाहिँ कहाँ कालिम्पोङ लाने लान्छ अरे सब्जी ए हजर ए अँ अँ ए अँ ए दुई जग्गा ल लोड गरेर लान्छ भाइले ए अँ अहिले भ भ्यायो भने आउँदा हुन्छ ए भाइको नाम चाहिँ के हौ ए अच्छा अच्छा आहिले चिनेँ नि भाइलाई भाइ प ए त्यो होइन त्यो दामहरू त आउनु नि भाइ यसो हेरेर अलिअलि मिलाएर भइहाल्छ ए अँ

ए अँ ए अँ ए अँ मुली तै आहिले अलिक भएको छैनौँ हुँदैछ हुनु चाहिँ कि अलिक टाइम लाग्छ मुली हुनु चाहिँ छुर्पीहरू त याहाँ तलतिर पाउनु पर्ने हौ

ए अच्छा मेरोमा त अहिले छुर्पीहरू त छैन त्यही सागसब्जीहरू चाहिँ अलिक रोपेको छु ए हुन्छ भाइ हुन्छ